भारतीय अर्थतन्त्रको वृद्धि र विकासको बारेमा भन्नुपर्दा चाहिँ अहिले त अब निकै नै वृद्धि भएर गो गएको छ तर भन्नुपर्दा जब लकडाउनको बेला थियो त्यतिबेला त अर्थतन्त्रको धेरै नै विकास डाउन भएर गएको थियो किनभने त्यतिबेला त अब दोकानहरू सब बन्द गाडीहरूको आवतजावत सबै बन्द त्यसले गर्दा ब्याङ्कमा ब्याजको दरहरू पनि निकै नि घटेर गएको थियो त्यतिबेला त अब एकदमै जिरो अवस्थामा नै चलेको थियो दुई सालको लकडाउनमा धेरै नै भारतलाई नोक्सानको सामना गर्नु परेको छ दुई सालको अन्दरमा सरकारलाई धेरै नै लस्ट भएर गएको छ तर अहिले जब लकडाउन खत्तम भएर नयाँ सुरु भयो तबदेखि बिस्तारै बिस्तारै फेरि

इन्टरनेटमा सबै कुरो हुने टिभीदेखिको लिएर हामीले जे हेर्नु सक्छ मोबाइलमै हेर्नु सक्ने सुविधा निकै बनाइदियो जो अहिले त मोबाइल बेग मोबाइलबिना त कोही इन्टरनेट बेगर त कोही बस्नै सक्दैन जस्तो भइरहेको छ सरकरलाई त्यसले गर्दा पनि धेरै नै फाइदा भएको छ अन्त फेरि अहिले ब्याङ्कले धेरै लोनहरू गरिदिएको छ त्यही लोनबाट पनि धेरै नै ब्याङ्कलाई वृद्धि भएर गएको छ यसरी नै अहिले भारत त एकदमै राम्रो भएर गएको छ